मेरो आफ्नो अनुभवमा भन्दाखेरि चाहिँ आफ्नो गाउँठाउँबाट अलिकति टाढो जग्गातिर यात्रा गर्दाखेरि चाहिँ मलाई चाहिँ लाग्छ सबसे ठुलो चाहिँ सबसे ठुलो कठिन चिज चाहिँ हो एउटा ल्याङ्ग्वेज जहाँ चाहिँ अलिकति बोल्नुहरू अलिकति प्रबल्म हुन्छ है हुनु त हुन्छ टुटाफुटा हिन्दी या अरू नै ल्याङ्ग्वेज बोल्दाखेरि पनि सक्छ तर एउटा पर्टिकुलर तिनीहरूको नेटिभ ल्याङ्ग्वेजमा कम्युनिकेसन गर्नु चाहिँ अलिकति साह्रो पर्छ है अनि सेकेन्ड चाहिँ लाग्छ अलिकति यहाँबाट हिल साइडबाट प्लेन साइड जाँदाखेरि चाहिँ अचानाक वेदर चेन्ज हुँदाखेरि चाहिँ आफ्नो बडी कतिवटा चेन्जेसहरू आउँछ जहाँ चाहिँ कोही बेला आफूलाई कस्तो ऊ यो हुन्छ अनइजी टाइपको फिल हुनु थाल्छ है त्यति बेला चाहिँ मलाई लाग्छ अब आफ्नो गाउँ ठाउँबाट अलिकति टाढो यात्रा गर्यो भने चाहिँ त्यही प्रबल्महरू चाहिँ फेस हुन्छ विशेष गरी मेरो एक्सपिरियन्सको थ्रुबाट चाहिँ